हजुर भन्नुहोस् हजुर हजुर म अजय बराइली बोल्दैछु मेरोमा अहिले सुनको डिजाइनहरू राम्रो राम्रो डिजाइनहरू आएको छ यसमा तपाईँको रिङहरू ब्रासलेटहरू चेनहरू हजुरलाई के चाहिएको छ अलिकति अच्छा औँठीको डिजाइन हजुर ए मेरो दोकान चाहिँ अहिले टिस्टाबाट चाहिँ मैले यता सिलगढीको चम्पासरीमा सारेको छु हजुर हजुर तपाईँलाई के चाहिन्छ भन्नुहोस् न म त्यसको तपाईँको प्राइसदेखि लिएर सम्पूर्ण डिटेल्समा बताउनेछु चम्पासरी मेरो मोडमै पर्छ चम्पासरी मोडदेखि मेरो अलिकति भित्र बजारमै हो चम्पासरी बजारदेखि अलिक भित्र मेरो मेन टाउनमै पर्छ हजुर हजुर आएँ नि हामी हेऱ्यौँ एकदम दु ख लाग्यो टिस्टाको स्थिति हेर्दाखेरि हजुर हजुर हजुर हजुर भेट्ने थियो नि हाम्रो पनि त्यो त्यतैतिरै थियो नजिकै नजिकै थियो

हजुर हजुर हजुर चम्पासरी मेरो त्याँनिर कहाँनिर भनेदेखि महाभवानी मार्बल्सको ठिक अगाडिपट्टि त्यहाँनिर नेपाली सुन चाँदी दोकान भनेर बोर्ड लेख्या छ हजुर त्यहीँ ठिकै त्यहीँ अगाडि नै हो फ्रन्टमै पर्छ अहिलेको आजको रेट छ तपाईँको दस ग्राम उन्सठ हजार पाँच सय दस ग्राम पर्छ भने तपाईँको हाम्रो चाहिँ अब तोलामा हो भनेदेखि चाहिँ तपाईँको सत्तर हजार दुई सय रुपियाँ रेट पर्छ एक तोला बराबर दस ग्राम चाहिँ उन्सठ हजार पाँच सयको पर्दैछ र अब अजै त्यसमा हामीले तपाईँको सुनको दाम गरेर त्यसको मजदुरी चाहिँ हामी पर्सन्टेजले हामी काट्छौँ र तपाईँलाई कति ओजनको चाहिन्छ त्यो ओजनको हामी रेट तपाईँलाई हामी बताइदिन्छौँ त्यसपछि मेकिङ चार्ज कति लाग्छ त्यो बताएर हामी तपाईँलाई दुइटै सुनको र तपाईँको त्यो मेकिङ चार्ज जोडेर हामी तपाईँलाई भन्नेछौँ तपाईँले कतिमा बनाउनु हुन्छ त्यो चाहिँ हामीले पहिला जानकारी लिनेछौँ हजुर एकदम एकदम तपाईँ जहिले आउँदा हुन्छ हाम्रो दोकान सधैँ खुल्लै हुन्छ त्यहाँ आएर मेरोमा त्यहाँनिर कन्ट्याक्ट नम्बर पनि छ तपाईँले कन्ट्याक्ट गरेर मसँग भेट्न सक्नुहुन्छ हस् हुन्छ हुन्छ